विवाह सामारोह जस्तो ठुलो ठुलो समारोहहरूमा पानीको व्यवस्था दार्जिलिङमा अहिलेदेखि मात्र नभएर बहुत बहुत वर्षदेखि अघाडिदेखि नै धेरै धेरै दुःख भएको कारणले गर्दाखेरि आजको दिनमा पानीको सोर्सहरू धेरै भए तापनि तर आजको दिनसम्म कुनै पनि डिपार्ट कर्सन डिपार्टमेन्टले दार्जिलिङमा एउटा पानीको सुविधा गर्नु सकेको छैन म्युनिसिपालिटी पानी जति दुइटा लेक थियो जब ब्रिटिस टाइमको लेक बनेको थियो त्यही लेकबाट नि पानी आएको हुन्छ जति स्प्रिङ वाटरहरू छ कमानतिर हुन्छ कतिवटा हुन्छ ट्याङ्कीहरू बनाएर त्यसलाई नै पम्पहरू गरेर हामीले त्यो चिजलाई नै हामीले पम्पहरू गरेर टाउन एरियातिर लानु सक्छ अहिले पनि बजार एरियातिर दार्जिलिङ बजारतिर कतिवटा जग्गामा स्प्रिङ वाटर छ तर त्यसलाई रिजर्भेसन गर्नु सकेको छैन त्यसै कारणले आजको दिनमा जुन चाहिँ यो प्रेजेन्ट करेन्ट घडीमा चाहिँ के छ भन्दाखेरि चाहिँ हामीले आज दिनमा पैसामै पानी किनेर चाहिँ चलाउने गरिरहेको छ अनि जति पनि ठुल्ठुलो समारोहहरू हुन्छ विवाहहरू हुन्छ हामीले जति सक्दो बिस्लेरीको जुन चाहिँ पानीहरू हुन्छ पेट बोट्टल हुन्छ या ट्वेन्टी रुपिस गर्ने बोट्टल हुन्छ त्यो बोट्टलहरू नै युज गरेर नै चलाई नै रहेको छ यसकारणले गर्दाखेरि आजको दिनमा हेर बु हेर्दाखेरि जति पनि ट्याङ्करहरूले पानीहरू दार्जिलिङमा ल्याउँछ पा ल्याउँछ त्यो ट्याङ्करहरू जब एउटा बजारदेखि गाउँ पुग्दाखेरि एक सय रुपियाँ लिटरहरू एक सय रुपियाँ लिटरहरू एक सय लिटर एक सय रुपियाँ लिटरहरू धरि पुगेर गएको छ यसैले गर्दाखेरि जति पनि आजको दिनमा कन्सर्न डिपार्टमेन्ट होस् म्युनिसिपालिटी होस् रोयल डिपार्टमेन्ट होस् आजको दिनसम्म जति पनि जल परियोजनाहरू भएको छ होम रुट भएको छ म्युनिसिपालिटीमा त्यस्तै जति जल जीवन मिसनहरू भएको छ जति पनि चिजहरू भएको छ त्यो सबै आजको दिनमा सबसे एउटा सबसे ठुलो फेलियर भएको छ दार्जिलिङमा किनकि आजको दिनमा मानिसले राम्रो प्रकारले पानी पाउनु सकेको छैन अनि जुन चाहिँ मनसुन रिज मनसुन सिजनमा जुन चाहिँ पानी छ त्यही पानीकै कारणले गर्दा मात्र दार्जिलिङ बसेको छ अन्त जुन चाहिँ पानीको मेन सोर्स चाहिँ एउटा टाइगर हिल सिन्चेल लेक हुन्छ जो ब्रिटिस टाइममा बनाएको लेक हो त्यही त्यही लेककै थ्रुबाट नै कतिपय म्युनिसिपालिटी एरियाबाट पानीहरूको सोर्स चाहिँ दार्जिलिङभित्र आउँछ अनि बालासन प्रोजेक्ट त गर्नु त गरिरहेको छ तर त्यो एउटा फेल्ड प्रोजेक्ट फेल्ड प्रोजेक्ट नै भइ भएर गइरहेका छन् जति पनि जुन चाहिँ बेल्टमा तपाईँको टाइगर हिल भएको छ त्यो बेल्टकै पानीहरू ट्याङ्कर ट्याङ्करमा ल्याएर दार्जिलिङको दार्जिलिङ दार्जिलिङलाई समर सिजनमा टुरिस्ट सिजनमा चलाइरहेका छन् जसले गर्दाखेरि आजको दिनमा पानीको धेरै नै धेरै दुःख छ जति सक्दो चाहिँ हामीले पहिला नै रिजर्भेसन गरेर राख्छ ठुल्ठुलो समारोह बिहाहरू भयो र भयो भने मरौ बिहा समारोह ठुल्ठुलो समारोह भयो भने नत्र भए हामीले एउटा पेट बोट्टल पनि राखेकै हुन्छ दस गर्ने कार्टुन कार्टुन बट्टलको किनेर राखेकै हुन्छ यसैकारणले पानीको चाहिँ धेरै भन्दा पनि धैरै भन्दा नि समस्या छ गर्मेन्ट कन्सर्न गर्मेन्टहरूले पैसा दिएको छ सबै चिज दिइ पनि रहेको छ तर पनि यहाँको लोकल एडमिनिस्ट्रेसनले धेरै नै नेक्लिजेन्सी गरेर आजको दिनमा हामीलाई धेरै नै धेरै नै कष्ट भएर गएको छ